हेलो बाबा ए सुन्नु नि हाम्रो स्कुलमा कि यो खेतीपाती कसरी गर्छ भनेर त्यसको लागि प्रजेक्ट बनाउनु भनेको छ कि अन्त त्यही फोन गरेको तपाईँलाई थाह छ पहिला खेतीपाती गरेको भनेर सोध्नुको लागि फोन गरेको मलाई बिस्तारी भन्नु कि म सोध्छु तपाईँलाई हो के के गर्छ भनेर म लेख्दै पनि छु यहाँनेरि अन्त बिस्तरी भन्नु नि ल के के गर्छु भनेर ए ल हुन्छ पहिला धानको ल धान कुन चाहिँ महिनामा रोप्छ हौ ए एकछिन है अन्त उयो धानलाई कति पानी पुरा चाहिन्छ नि है धान रोप्दाखेरि ए पानी छोडिरहनु पनि हुँदैन ए हजुर

ए हजुर ए अन्त कुन चाहिँ महिनामा चाहिँ धान काट्छ ए मङ्सिरमा भने पछि कति महिना बाद काट्दो रहेछ हौ तिन महिनासम्म हुँदै डल्लै पाकिसक्छ ए त्यति बेलासम्म त पक्का पक्की पाकिसकेको हुन्छ है धान ए अन्त त्यहाँदेखिको कोदो कुन चाहिँ महिनामा रोप्छ कोदो कुन चाहिँ महिनामा साउनमा भनेपछि कोदोको लागि त चाहिँदैन त्यो धानलाई जस्तो पानी अँ भनेपछि धानलाई जस्तो दुःख चाहिँ गर्नुपरेन कोदोको लागि ए पानीम चाहिँदैन रोपिसकेर पानी पनि चाहिएन ए ए ल हुन्छ म अहिले दुईवटा लेखिराख्छु कि म तपाईँलाई चाहियो भने फेरि फोन गर्छु ल बाबा ल म क्लास जानु आँटेको ल राखेँ बाबा अहिले